हाम्रो यताको नानीहरूले पनि थुप्रै काम गर्छ बजारमा कसैले लुगा दोकानमा कसैले होटेलमा कसैले अर्काको घरमा पनि काम गर्छ लेकिन त्यसरी नानीहरूलाई काम गर्न दिनु हुँदैन लेकिन कसै कसैको त घरबाट नै त्यसरी नै यो सपोर्ट गरेको हुँदैन फेमिलीले त्यसरी सपोर्ट नगरेपछि अन्त के गरोस् नानीहरूले काम गर्नै पर्छ लेकिन तर गर्नु हुँदैन किनकि नानीहरू भनेको सानै हो आहिले उनीहरूको पढ्ने उमेर हो पढ्ने उमेरमा नपढिकन पिछाडि भविष्यमा उनीहरूलाई गाह्रो हुन सक्छ लेकिन आहिले चाहिँ पढ्ने उमेर हो पढ्नु पर्छ मेरो भन्ने चाहिँ त्यही हो अनि त्यसरी काम गर्न पठाउनु हुँदैन कोही नानीहरूलाई त्यसरी नानीहरूको पैसा खानु पनि हुँदैन जे भए पनि मतलब नानी भनेको नानीहरू नै हो अनि यसरी कसैले केही काम गराउँदा गर्नु पनि हुँदैन ठुल्ठुलो कामहरू नानीहरूलाई कामहरू भनेको सानो सानो नै गराउनु पर्छ घरको जस्तो कि त्यसरी कामहरू पनि अनि के भन्छ बजारतिर काम गर्नु हुँदैन अनि यसरी बाहिर जानु हुँदैन बाउ आमाले नभनेको सुनेन बाउ आमाले भनेको सुनेन भने पछाडि गाह्रो पर्छ नानीहरूलाई लेकिन कोही कोहीको फेमिलीले सपोर्ट गर्दैन बाउ आमााको सुन्नु पनि पर्छ त्यसैले गर्दाखेरि भनेको बात मान्नु पर्छ सानो भए पनि अन्त मात्रै हुन्छ मानेन भने त नानीहरू काम गर्न गइहाल्छ नि यसरी काम गर्नु पनि हुँदैन काम गर्यो भने हाम्रा लाइफ बिग्रिन्छ आहिले पढने उमेर हो पढने उमेरमा नपढिकन पछाडि भविष्यमा हामलाई गाह्रो हुन सक्छ त्यही कारण भन्छु म चाहिँ नानीहरू भनेको